हेलो सरिता दिदी सुन्नु न के अरे हामीले सल्लाह गरेको थियौँ कि पम्फासँग पनि सल्लाह गरेको थिएँ हो अनि योपालि चाहिँ भैलिनी खेलौँ भनेको नि अब दसैँ तिहार आइगयो हो अन्त हामीले चाहिँ भनेको तपाईँ म हजुर अन्त उ माथि कला क्या कला अन्त त्यहाँदेखि सुमित्रा अन्त पम्फा पाँचजना सुन्नु न हामीले चाहिँ यस्तो भनेको नि त अब भैलिनी खेल्दाखेरि चाहिँ योपालि चाहिँ हामी चाहिँ चौबन्दी चोलो फरिया लगाउँ हो अन्त केश केशहरू पनि केशहरूमा पनि लाछा लगाउँ होइन मजाले मजाले लाछा ए एउटा उयो गरेर लाछा लगाउँ अन्त भएछ भने चाहिँ हामी पहिल्यै तिहारभन्दा आलिक अगाडि नै अलिअलि पैसा उठाउँ कि अन्त पैसा उठाएर त्यो गहनाहरू पाउँछ नि सिरबन सिरबन्दीहरू त्यहाँदेखि त्यो केशमा लाउने जुन पाउँछ होइन त्यस्तो अन्त अहिले एउटा उयो माला पाउँदोरहेछ नि दिदी माथि हुने त्यो बिच रातो माला त्यहाँदेखि बिचमा चाहिँ त्यो सुनको जस्तो तर त्यो उयसको पाउँदोरहेछ नि सिटिगोल्ड लगाएको हौ त्यस्तो माला किनेर लगाउँ दामी देख्छ है चौबन्दीमा तपाईँको छ चौबन्दी र फरिया के गर्ने अन्त चौबन्दी चाहिँ हैत हुँदैन चौबन्दी जस्तो कहाँ देख्छ हौ ब्लाउज चाहिँ

अँ रेडिमेड पाउँछ त चौबन्दी कि चौबन्दी किनौँ अन्त त्यहाँदेखि त्यसरी लगाएर चाहिँ भैलिनी खेलौँ मैले चाहिँ सोचेको कि अब साह्रो टाढो टाढो त नजाऊँ रमाइलो गर्नु हेर्नु पनि आजकलको केटाकाटीहरू राम्रोसँगले देउसी पनि खेल्दैन राम्रोसँगले भैलिनी पनि खेल्दैन होइन अन्त कहाँदेखि भन्नुहुन्छ भने कुमुदिनी स्कुलदेखि उ यहाँ शान्ति टोलसम्म चाहिँ खेलौँ न तर फेरि शान्ति टोलदेखिको यता भोला दाजुहरूकोपट्टि पनि आएन भन्छ होला रातिसम्म चाहिँ खेल्नु सक्दैन कि दिदी त्यस्तै एघार साढे एघार बेसी भनेको बाह्र होइन त्यत्ति बेलासम्म चाहिँ घुमौँ अन्त मजाले आफ्नो ट्रेडिसनल लुगाहरू लगाउँ गहनाहरू लगाउँ हो अन्त ड्रिन्क्सहरू चाहिँ केही गर्नुहुँदैन है कहीँ अफर गऱ्यो भने पनि खानुहुँदैन है अँ खानु ट्याक्कै हुँदैन हो ड्रिन्क्सहरू अन्त त्यहाँदेखि मजाले खेलौँ न ट्रेडिसनल ड्रेसहरू लगाएर अब भोलिको त्यहाँदेखि अरू खेल्ने मसिनो केटाकेटीहरूले पनि देखोस् न यसरी पो खेल्नुपर्ने रहेछ भनेर क्या बुझोस् न होइन त्यसरी खेलौँ अन्त त्यो भैलिनी पनि त्यो लामो पाराले खेल्नुपर्छ ल पहिलाको अब मान्छेहरूले खेल्थे नि भैलिनी आयौँ भनेर लामो खालको हुन्छ नि त्यस्तो खालको खेलौँ ल त्यो थप्पडी मार्दै छोटो खालको त नखेलौँ है गाई तिहार हो भैलो भन्दै खेल्छ नि छोटो खालको त्यस्तो नखेलौँ खातामा लेख्नु पनि हुँदैन कि बरू एक दिन दुई दिनअगाडि अलिक प्रयाक्टिस् गर्नुपर्छ हो यसो अब मादलहरू त छैन फेरि मादल बजाउनु पनि जान्दैन होला केटीहरूले म त जान्दिनँ

ल ल त्यसो भएदेखि त्यसरी खेलौँ ल पहिल्यैदेखि चाहिँ अरू ग्रुपमा नजानु है हामी पाँचजनाको एकदम फिक्स भयो ल ल ल सल्लाह गर्छु म अरूसँग पनि कि अन्त चाहिँ पैसा उठाएर सामानहरू पनि किनौँ मजाले गरौँ न योपालि इन्जोय गरिदिउँ ल राखेँ है दिदी म उनीहरलाई पनि फोन गर्छु कला सुमित्राहरूलाई पनि